मैले खाना पकाउँदाखेरि कुनै तरिकाको प्रकोप पनि भएको छैन यसै कारण मलाई यस विषयको कुनै पनि अनुभव भयो भएको छैन